हेलो हजुर बोलेको त ए तपाईँहरूको स्कुलमा चाहिँ कति कतिजना स्टुडेन्स छ होला पहिला अहिले चाहिँ करेन्टली हजुर ए तपाईँहरूले जिम्मा चाहिँ टिचर्सहरूले नै लिनुभएको छ कि स्टुडेन्सहरूलाई ठु सिनियर क्लासको स्टुडेन्सहरूलाई दिनुभएको छ होला पहिला त्यो भनिदिनु होस् न एकपल्ट

त्यहाँदेखिको हजुर तपाईँहरूको स्कुलमा लास्ट इयरहरूतिर रिटायर हुनुभएको टिचर्सहरू हुनुहुन्छ या अब अपकमिङ अब के अरे रिटायर हुनुहुन्छ कोही टिचरहरू टिचर्सहरू ए त्यस्तो हो भने चाहिँ त्यस्तो हो भने त्यो रिटायर हुनु आँट्नुभएको नभए चाहिँ रिटायर भइसक्नु भएको टिचर्सलाई चाहिँ त्यो टिचर्स डेमा चाहिँ इन्भाइट गर्नुहोस् अनि उनलाई उनलाई चाहिँ राम्रो राम्रो लाइक उनलाई चाहिँ राम्रो उयो गर्नुहोस् राम्ररी चाहिँ उनीहरू उसलाई देखभाल गर्नुहोस् उसलाई के के चाहिएको छ त्योहरू सबै कुराहरू पहिल्यैदेखिको लेखेर राखेर उसलाई चाहिँ स्पेसल फिल गराइदिनु होस् न हजुर हजुर त्यस्तो हो भने चाहिँ दुईजना टिचरलाई बोलाउनुहोस् होइन उनीहरूलाई उनीहरूलाई खानामा के मनपर्छ अनि उनीहरूलाई चाहिँ पहिला सुरु स्कुलमा बोलाइसकेपछि चाहिँ तपाईँहरू टिचर्सबाट नै टिचर्सबाट अन्त हेडमास्टरसँग नै मिलेर उनीहरूलाई चाहिँ खदा लगाइदिएर उनीहरूको राम्रो राम्रो कुरा गरिदिनु होस् उनीहरूलाई के के मनपर्छ त्यो गिफ्ट्सहरू पनि दिनु दिँदाखेरि हुन्छ खानामाहरू केके मनपर्छ उनीहरूले मनपराउने मनपराउने कुराहरू उनीहरूलाई उनीहरूलाई दिने गर्नुहोस् त्यत्तिको त्यत्तिको भयो भने चाहिँ रिटायर हुनुभएको टिचर्सहरूले पनि धेरै खुसी मान्छ अनि सबै स्टुडेन्सकोबाट पनि सम्मान पाओस् त्यत्ति नै त्यत्ति भएको भए चाहिँ रिटायर पाउनुभएको टिचर्सहरू पनि खुसी नै हुनुहुन्छ हजुर ए हुन्छ हुन्छ हामी आइदिन्छौँ नि त्यसो भए